अब पहिलाको हाम्रो टाइममा चाहिँ त्यो के हेरे मेलाहरू धेरै जग्गा लाग्थ्यो जस्तो भयो माघे मेला माघे मेला लाग्थ्यो हाम्रै यो जग्गामा माघे मेला भन्ने अन्त रेलीमा रेली खोलाको छेउमा मेला लाग्थ्यो अनि मेला ग्राउण्डमा पनि मेला लाग्थ्यो तर अब त्यो जस्तो चाहिँ अहिले हामीलाई मज्जा चाहिँ छैन त्यो त्यो टाइमको मेला चाहिँ अब अब कस्तो अब मज्जा आउँथ्यो त्यो टाइममा त अब धेरै कुराहरू सर्कसहरू पनि खेलाउँथ्यो त्यति बेला त धेरै जादूहरू पनि देखाउँथ्यो अहिले चाहिँ अब त्यो त्यस्तो खालको हुँदैन अब अहिले चाहिँ अब अहिले चाहिँ अहिलेको नानीहरूलाई चाहिँ अब त्यो पहिला हामीलाई मज्जा लागेको टाइपको चाहिँ हुन्छ तर अब हामीलाई चाहिँ त्यो अहिलेको देख्दा फेरि चाहिँ अब पहिलाको हाम्रो याद सानोको याद आउँछ सानोको सानोमा चाहिँ हामीले अब कतिवटा कुरामा अब चाहिँ अब सानोको मेला जस्तो चाहिँ हुँदैन अहिले